हाम्रो भारत देशको इतिहासको बारेमा भन्नु पर्दा धेरै लामो छ हाम्रो भारत देश पहिला अङ्ग्रेजहरूको हातमा थियो तर हाम्रा महान् योद्धाहरूको बलिदानले गर्दा हाम्रो देश पन्ध्र अगस्त उन्नाइस सय सैँतालिसमा आजात भयो हाम्रो भारत देश आजात भएकोदेखि देशले धेरै उन्नति गरेको गरेकै छ हाम्रो भारत देश महान् देश हो अनि हाम्रो देश महान् व्यक्तिहरूले भरिएको छ विभिन्न जाति धर्म भाषा संस्कृति भएर पनि हाम्रो देश विविधतामा एकता भएको देश हो मेरो लागि गर्वको कुरो के हो भने अस्ति भर्खरै मात्रामा हाम्रो भारतमा चन्द्रयान तिन छोडेको थियो यो मेरो निम्ति गर्वको कुरो हो आजसम्म कुनै देशले पनि यस्तो काम गरेको थिएन तर भारत देशले गरेर देखायो मलाई मन पर्ने स्वतन्त्रता आन्दोलनका केही असाधारण नेताहरूको नाम के हो भने सुवासचन्द्र बोस बाल गङ्गाधर तिलक भगत सिंह तात्या तोपे झाँसीकी रानी